धर्मले चाहिँ मान्छेलाई सबै मान्छेलाई एकैचोटि जुटाउँछ किनभने मान्छेले पुरै आफ्नो आफ्नो धर्महरूलाई पुरा मान्छ अब यहाँनिर अहिले पनि हुनु त पुरा खालखाल किसिमको पुरै किसिमको धर्महरू छ तर सबै धार्मिक मान्छेहरूले चाहिँ त्यो धर्म किन मान्छ भन्यो भने चाहिँ उसलाई मनमा शान्ति हुन्छ त्यो गर्दाखेरि उसलाई खुसी हुन्छ सबै कुराले चित्त बुझ्छ त्यही कारणले चाहिँ उसले त्यो धर्म मान्छ अन्त जस्तै कि अब मेरो आमा चाहिँ उता क्रिस्चियन हो अन्त मेरो बाबा चाहिँ हिन्दू हो तर म चाहिँ दुईवटै धर्मलाई मान्छु किनभने म दिवालीमा यता दिवाली दसैँतिर बाबहरूसँग यता आफ्नो घर परिवारहरू डुलेर सबै गर्छौँ भाइ टिकाहरू लाइदिन्छौँ सबै कुराहरू गर्सौँ त्यस्तै नै हामी डिसेम्बरमा उता फेरि आमाको घरमा गएर क्रिसमसमा जिजसलाई मानेर प्रभुलाई मानेर हामी केकहरू काट्छौँ गीतहरू गाउँछौँ नाँचगान गर्छौँ त्यसरी नै अब सबैलाई अब एक एक एउटै ठान्छ सबै कुरो मतलब अब सबैले एउटै उयो गर्छ एउटै युनिटिको हो भनेर सोच्छ त्यही कारणले गर्दाखेरि चाहिँ अब हामीलाई त्यहाँ गएर प्रार्थना गर्नु जस्तो कि मलाई चर्च गएर प्रार्थना गर्नु मलाई पुरा शान्ति लाग्छ त्यसमा चाहिँ अब मलाई शान्ति हुन्छ मनमा एकदम ढुक्क भएको जस्तै हुन्छ केही मैले गर्नु सकेको छुइनँ भने पनि मैले प्रार्थना गरेर बसेको छु भने मलाई शान्ति हुन्छ मनमा अन्त घरमा केही पूजापाटहरू गरे भने त्यस्तो गर्दाखेरि पनि घरमा सुखहरू हुन्छ जस्तो लाग्छ मलाई चाहिँ सुख शान्ति हुन्छ जस्तो लाग्स त्यही कारणले चाहिँ धर्मपट्टि चाहिँ मान्छे एकदम जहिले पनि सबैजाना एक भएर जुटेर बसेको हुन्छ अब धर्म चाहिँ यस्तो हो कि अब सबै मान्छेलाई एक गर्छै गर्छ त्यसले चाहिँ जस्तो गरे पनि किनभने त्यो चाहिँ सबैको राम्रोको लागि हुन्छ त्यही कारणले गर्दाखेरि म चाहिँ कसै कुनै धर्मलाई छुट्याएकोहरू पनि मन पर्दैन अन्त एउटै सबै धर्म एउटै हो सबैले हामीलाई के सिकाउँछ राम्रो जिउनु अन्त कसरी जिउनु अन्त कस्तो प्रकारले चाहिँ जिउनु पर्ने मान्छे भएर तर